म चाहिँ एक दिन चाहिँ टाइगर हिलमा चाहिँ सनराइज हेर्न गएको थिएँ अनि त्यँहानिर चाहिँ वर्ल्डको अब डिफरेन्ट डिफरेन्ट पार्टसहरूको टुरिस्टहरू आउनु भएको थियो अन्त एकजना टुरिस्ट थियो अब उसलाई पनि मसँग अब बातचित गर्न मन परेको थियो मलाई पनि उसँग चाहिँ अब केही बातचित गर्न मन परेको थियो तर हामीले चाहिँ के भयो भन्दा चाहिँ हाम्रो चाहिँ अब त्यो बातचित नै भएन हुनैसकेन किनकि चाहिँ अब उसले पनि मेरो भाषा नबुझ्ने अब मैले पनि उसको भाषा नबुझ्ने हो अनि त्यो हुँदाखेरि चाहिँ अनि हामीले अब अब बुझ्नु चाहिँ एकदमै अब मन परेको थियो बातचित अब के भन्नु भयो उसले के भन्न खोजेको थियो होला अब होइन मेरो मैले पनि भन्नु खोजेको थिएँ तर अब हाम्रो चाहिँ एकदम विर्ड खालको भयो के अब अप्ठ्यारो पनि लाग्यो अनि अब उसले अब आफ्नो कहाँबाट आएकोहरू भनेर पनि उसले भन्यो पनि अब उसको त्यो देशहरूको बारेमा तर बुझ्नै सकिएन राम्ररी अनि अब अब कहाँबाट के हो हरू भन्दै भन्यो अब कहाँबाट किन आएको त इन्डियाहरू भन्दै पनि भनेको थियो तर अब त्यो एकदमै कम्ती मात्र बुझ्नु सक्यो अनि मलाई अप्ठ्यारो पनि लाग्यो अब बेसी उत्सुक भएको जस्तो पनि लाग्यो